तपाईँ स्टार्स टेलरबाट बोल्नुभएको हो ए अहिले दिवालीको फ्यासन ट्रेन्डहरू केके छ

म प्रिया हौ तपाईँकोबाट सधैँ सिलाउँथेँ नि थाहा भयो

ए हजुर म प्रिया कि तपाईँकोमा पहिला पनि सिलाउनु आएको थिएँ नि हजुर कुर्थाहरू हजुर कुर्था कुर्थाहरू चाहिँ कस्तो टाइपको सिलाउनुहुन्छ हजुर लामो खालको सिलाउनुहुन्छ अफ् अफ् सोल्डरहरू अफ् लङमा कि अफ् सोल्डरमा ब्लाउजहरू चाहिँ ब्लाउजहरू सिलाउनुहुन्छ है ए मलाई प्यान्ट पनि सिलाउनु छ कुर्था पनि सिलाउनु छ अनि तपाईँले साडीको फल्सहरू सिलाउनुहुन्छ ए ए अनि केटाहरको चाहिँ सुटहरू चाहिँ कस्तो क कस्तो टाइपको सिलाउनु हुन्छ राम्रै सिलाउनु हुन्छ

नानीहरूको जामाहरू हजुर हजुर अब दिवालीको अब दिवालीको ओकेजनतिरै चाहिएको कि अनि अम्रेला अम्रेला कट कुर्ताहरू सिलाउनुहुन्छ जामाहरू हजुर ए हुन्छ हुन्छ म अब आउछु नि हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ